हाम्रो क्षेत्रमा कुनै पनि विशेष बुनाइ सिलाइका ढाँचाहरू के हो भन्दामा चाहिँ यहाँको लेडिजहरूले धेरै सिलाइ बुनाइ गर्छ जस्तो कि स्वेटर टोपी मफलर मोजाहरू बनाएर बनाउने गर्छ र कसैले त बिजिनेस पनि गर्छ यो कुरामा धेरै नै उन्नतिहरू गर्छ र बजारमा आजकल धेरै नै यस्तो समानहरू पाइन्छ धागोले बुनेको सिलाइ बुनाइ गरेको उनीहरूले आफै बनाएर बिजिनेस पनि गर्ने गर्छ यो कुरामा चाहिँ अन्त अर्को ट्रेडिसनल एउटा सिलाइ बुनाइ भन् भनौँ नै भने पर्ने पर्ने हो भने पनि के हो भन्दामा चाहिँ यहाँ दार्जिलिङ अब टी बगान हुनेले गर्दा चाहिँ अब मान्छे धेरै नै त्यहाँ काम गर्ने गर्छ र त्यहाँ चाहिँ डोको चाहिन्छ र त्यो कुरा चाहिँ अब चोयाले बुनेर अब गाउँ बस्तीमा चोयाले बनाएर डोकोहरू बनाएर त्यो बेच्नेहरू पनि गर्छ अन्त मैले अहिलेसम्म त कुनै यस्तो परम्परागत लुगा बनाउने प्रयास चाहिँ अहिलेसम्म चाहिँ गरेको छुइनँ तर फ्युचरमा मलाई गर्नु चाहिँ मन छ